म त्यस्तो राम्रो चित्र बनाउने चाहिँ होइन तर मलाई चित्र बनाउनु धेरै मनलाग्छ र म बनाउँछु पनि र मलाई अझै बेसी सिक्नु मन छ चित्र बनाउनु र सानसानो नानीहरूले सिक्दैगरेको चित्र बनाउने उनीहरूले सिक्दैगरेको ठाउँमा गएर मलाई उनीहरूलाई अझै राम्रो सल्लाह दिनु धेरै मनलाग्छ उनीहरूले गलत गरेको ठाउँमा यस्तो होइन यस्तो हो भन्नु धेरै मनलाग्छ र बनाउँदैगरेको नानीहरूलाई चाहिँ फर्स्टमा कलर चिन्नु चाहिँ धेरै जरुरी छ र कुन चाहिँ ठाउँमा कुन चाहिँ कलर लाग्छ

सिक्नु पनि धेरै जरुरी छ र सिक्दैगरेको नानीहरूलाई म चाहिँ त्यहाँनिर गएर सिकाउनु धेरै मनलाग्छ मलाई त्यो र म सिकाउँछु पनि सानसानो नानीहरूलाई ड्रइङ बनाउनु र मलाई उनीहरूले राम्रो गरोस् भविष्यमा गएर चित्र बनाउने त्यस्तो सल्लाह दिनु चाहिँ मलाई धेरै मनलाग्छ